मलाई खासमा चाहिँ मनपर्ने चाहिँ नेपाली भाषा हो किन हाम्रो मातृभाषा नेपाली भएको कारणले गर्दाखेरि मलाई नेपाली भाषा मनपर्छ र हामी गाउँघरमा बसेको कारणले यसरी हामीले मैले स्कुल राम्रोसँग पढ्नु नपाएको कारणले गर्दाखेरि मलाई त्यति ज्ञान छैन र हामीलाई मनपर्ने चाहिँ भाषा नेपाली नै हो नेपाली संस्कृति नेपाली कल्चरहरू नेपाली भाषा यही नै हामीलाई मनपर्ने चाहिँ किन भनदेखि नेपाली भाषामा शुद्धता भन्ने कुराहरू पाउन सकिन्छ नेपाली भाषा शुद्ध हुन्छ नेपाली भाषा भनेको हामी नेपालीहरूले बुझ्ने एउटा भाषा हो र यो भाषाले धेरै नेपालीहरूको मन छुन्छ किन भनदेखि हामी नेपाली जाति अनि हामी नेपाली भाषीलाई चाहिँ नेपाली भाषाले हामीलाई हामी जहीँ गए नि हामी नेपाली भाषा बोल्नु पाउँदा हामीले खुसी लाग्छ र नेपाली भाषा हामीले एकदमै मनपऱ्यो